हेलो दिदी

ए अहिले त्यो कालेबुङमा हाटबजारमा बिहिबारे हाट लाग्दैछ नि तपाईँ जानुभयो त्यहाँ ए के के रहेछ हौ म त हेर्नुहोस् न नभ्याएर जानै पाएको छुइनँ कि हजुर ए हजुर ए हजुर हजुर हजुर ए अँ त्यो उयोहरू के भन्छ म गएको छुइनँ नि त जानु मन परिरहेको थियो कि फेरि ए राम्रो छैन भने गएर गरममा किन भनेर नि तपाईँलाई सोधेको त्यही भएर पहिला फोन गरेर भटमासहरू छैन रहेछ उयोहरू हुन्छ नि के भन्छ त्यो बस्तीको दालहरू भटमासहरू भयो होइन त्यो पिसेको आँटाहरू हुन्छ नि त्यो का उयोहरूबाट पिसेको बनाएको फापरको आँटा त्यस्तोहरू त्यही त मेरो पनि उता दिदीलाई बाहिर छ पठाइदिनु पर्ने कि अन्त त्यही भएर किनेर ल्याउँ कि भनेर नि रहेछ त्यस्तोहरू ए हजुर हजुर हजुर ए है ए अन्त तपाईँहरू सन्चै हुनुहुन्छ घरमा सबैजना सन्चै छ ए त्यही त हजुर ठिकै छु त म पनि अँ त्यही त आउँ भनेको कि त्यही त टाइम नै नमिलेर त म त कि अन्त फेरि अब बल्ल बल्ल टाइम निकालेर आउनुपर्छ हो अन्त फेरि केही राम्रो छैन के आएको र गएकोमा दुःख मात्रै हुन्छ कि भनेर तपाईँलाई फोन गरेको राम्रो छ कि छैन भनेर ए हजुर

ए अँ उयो के भन्छ तपाईँहरू पनि आउनु नि तपाईँहरू पनि आउनु नि अन्त म पनि आउँछु नि भेटौँ न त्यहीँ नभेटेको पनि कत्ति भयो होइन त्यहीँ भेटौँ न आएर अन्त हुन्छ ए हुन्छ हुन्छ म तपाईँलाई फोन गर्छु नि त्यतिखेर ल के हुन्छ हुन्छ